मैले चाहिँ मिसोबाट चाहिँ एउटा कुर्था मगाएको थिएँ जो चाहिँ कलर पनि राम्रो खालको देखाएको थियो साइजहरू पनि राम्रो देखाएको थियो अनि दाम पनि आफ्नो रिज राम्रो उयसमा थियो अनि जब मगाएँ मैले मैले छानेको कलर चाहिँ आएन अर्कै कलर आयो र पनि मैले त्यो लगाएँ फर्स्ट लगाउँदा त मलाई राम्रै नै भयो तर पछि त्यसलाई मैले धुँदाखेरि चाहिँ त्यसको डल्लै कलर पनि गयो अनि त्यो फेरि साइज पनि आफै ऊ यो भएर गयो बिग्रिएर गयो त्यसपछि मैले त्यो लगाउनु पनि पाएको छुइनँ त्यतिकै मैले राखेँ एकदमै नराम्रो थियो त्यो लुगा छे त्यो लुगा चाहिँ एकदमै नराम्रो थियो अन्तखेरि त्यो लुगा नराम्रो भएको कारणले गर्दाखेरि चाहिँ मो चाहिँ नेक्स्ट टाइम चाहिँ मिसोबाट चाहिँ किन्दिनँ मैले अब अलिक बेसी प्राइज हालेरै किन्छु त्यति नै हो